दाजु तपाईँको दोकानबाट मैले जुन चाहिँ सामान लगेको थिएँ त्यो सामान चाहिँ एकदमै राम्रो रहेछ साउन्ड पनि नआउने धेरै राम्रो लाग्यो